मेरो चाहिँ जन्म माथि सामाबिन टी गार्डनमा हो बगानको जग्गा हो त्यसै कारण दुःख गर्थ्यौँ हामी बालखदेखिन् बगानमा हिँड्थ्यौँ मेरो आमा बाबा पनि बगानमा कुल्ली कामै गर्नु हुन्थ्यो हामीलाई पनि बगानै सानोमा कोक्रोमा लिएर जानुहुन्थ्यो भन्नुहुन्छ आमा बाबाले त्यसै कारण हाम्रो बालक अवस्था लाभामै बित्यो बगानमै अनि मेरो बिहे भएर अहिले कालिम्पोङमा आएको छु मेरो नानीहरू चारजना हो नानीहरू सबैजना पढ्दैछ अनि मेरो चाहिँ घरकै काम छ ए यस्तै नानीहरूलाई खाना बनायो खुवायो स्कुल पठायो यसरी नै बितिरहेछ स्कुल जाँदा मजा आउँथ्यो पहिला त अहिले त अब के गर्नु घरमै अब सबै काम आफै गर्दा त आपतै पर्दो रहेछ नानीहरूलाई कै स्याहार सुसार घरको काम लुगा धुनु भन्यो घर साफ सफाइ गर्नु भन्यो बढार कुँढार भन्यो खेल्थ्यौँ पहिला त मजाले अहिले त त्यो दिनहरू बितेर गएर नानीहरूपट्टि नै अब स्याहार सुसारमै जानु पर्दो रहेछ र यसै कारण अहिले चाहिँ अब नानीहरूकै स्याहारमा छु